अहिलेको जमाना सञ्जाल भनिन्छ इन्टर्नेटलाई नेपालीमा महासञ्जाल भनिन्छ है र अहिले प्रायः जस्तो धेरै कार्यहरू महासञ्जालले हुन गइरहेको छ है ती मध्ये आउँछ एउटा ई सेवा ई सेवा भनेको चाहिँ अब हामीले जस्तै अब केही अब पहिला केही काम गएर त्यो ठाउँमा गएर आफै भन्नु पर्थ्यो जब कि अहिले हामी घरको नजिकैमा घरको नजिकैमा गएर केही कम्प्युटर जो साइबर क्याफे भनेर भनिन्छ उनीहरूकोमा गएर त्योहरू हामीले फर्महरू फिलिङ गर्नु सकिन्छ अहिले हामी हेर्छौँ निकै चिजहरूको फर्म फिलिङहरू गर्नु पर्छ आधार कार्डहरू हुन्छ त्यो सबै ई सेवा ई सेवा केन्द्रबाट हुन्छ है ठिकै छ ई सेवा केन्द्र एउटा राम्रो हो अब त्यो लाइनमा गएर आधार कार्ड करेक्सनको लागि त्यो लाइनमा गएर धक्का खानुभन्दा राम्रो चाहिँ अब हामी घर बसेर नै हामी ल्यापटपमै गर्न सकिन्छ है महासञ्जालको द्वारा सो मेरो अनुभव ई सेवामा एकदमै राम्रो रहेको छ है अहिले हामी कुनै पनि कार्य मजाले घरमा बसेर गर्न सकिन्छ त्यो ठाँउमा बिना गइ